र दार्जिलिङको स्वास्थ्य सेवाहरूमा भन्नुपर्दा यहाँको मेन ह ह हस्पिटल डिस्ट्रिक हस्पिटल इडेन हस्पिटल हो र इडेन हस्पिटल अनि प्राइभेट निजी नर्सिङ होमहरूमा भन्नुपर्दाखेरि युमा नर्सिङ होम अनि यहाँमाथि प्लान्टेस यी तिनवटा मुख्य छन् र सुविधाहरू भन्नुपर्दा चाहिँ म चाहिँ यहाँ हाम्रो डिस्ट्रिक हस्पिटल चाहिँ प्राइमेरी सुविधाहरू को लागि जस्तो मात्रै लाग्छ किनभने अलिकति साह्रो कन्डिसन अलिक मेजर बिमारी हरू आए सिलगढी रेफर गरिहाल्ने यो खाले छ र कतिवटा सुविधा चाहिँ म हाम्रो हेल्थ विभागमा त्यस्तो सुविधा छ जस्तो लाग्दैन किनभने हाम्रो पाहाडको जति पनि बिमारीहरू हुन्छन् सिलगढीको निजी नर्सिङ होम नगई सन्चो नहुने त्यस्तो कतिवटा छ सिलगढीमा निजी नर्सिङ होममा लगेपछि त्यही हो त्यहाँ बिमारीको नाममा बर्मालुटाइ हुन्छ पैसा धेर अब नर्सिङ होममा प्राइभेट निजी नर्सिङ होममा बसेपछि बस्नु खानु रेन्ट लिएर बस्नुपर्ने जति दिन बिमारी हस्पिटलमा हस्पिटलाइज्ड भएर बसेको हुन्छ त्यति दिनसम्म घरको प्यारेन्ट्सहरू एक्स्ट्रा रुम लिएर बस्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि हाम्रो यहाँ डिस्ट्रिक हस्पिटलमा चाहिँ कतिवटा इस मेडिकल ह अब मेडिकल हिसाबले हुनुपर्ने हस्पिटलमा हुनुपर्ने सामग्रीहरू कतिवटा इम्पोर्टेन्ट सामानहरू नभएर होला सायद सानोतिनो बिमारी पनि सिलगढीमा रेफर गर्ने त्यस्तो भएकोले गर्दाखेरि चाहिँ हामीलाई भनेको जत्तिको सुविधा जुन पाहाडबासीलाई यहाँका जिल्ला अस्पतालले उपलब्ध गराउन सकेको छैन जस्तो लाग्छ मलाई

कतिवटा यहाँको दुईवटा नर्सिङ होममा पनि कतिवटा सेम केस नै छ अलिकति डक्टरहरूको चाहिँ अलिक सुविधा टाइममा भेट्ने यस्तो हुन्छ अब डिस्ट्रिक हस्पिटलमा त त्यही पनि अब डक्टरहरू पनि पेसेन्टलाई आफ्नो अन्डरमा लिइराखेर भोलिपल्ट पेसेन्टलाई थाहै हुँदैन उसलाई अर्को जग्गा रेफर गरेर ऊ त छुट्टी गयो अरे भन्नेहरू यस्तो कतिवटा अब सरकारी हस्पिटल हो सरकारी हस्पिटलमा त अब कतिडवटा त्यस्तै यो एउटा फेसन जस्तै चलिआएको छ सरकारी कुनै पनि विभागहरूमा त्यसले गर्दाखेरि भने जस्तो खासै सुविधा चाहिँ

हामीलाई डिस्ट्रिक हस्पिटलले स्वास्थ्यको लागि उपलब्ध चाहिँ गराउनसकेको छैन जस्तो नै मलाई चाहिँ लाग्छ